अहिले कालेबुङ जिल्लाका युवाहरू धेरै पढेका छन् धेरै पढेर बसेका छन् अनि बेरोज बेरोजगारी छन् रोजगारहरू नै छैनन् पुरा पढेको छन् अहिले अहिले बेसी पार्टी पोलिटिक्स भएर बेसी न युवाहरू अहिले बरालिरहेको छन् घरि दिन दिनै नयाँ पार्टिहरू उब्जिन्दै जान्छ र त्यो नानीहरू घरि यतापट्टि घरि उतापट्टि गएर उनीहरूलाई रोजगारी नै छैन उनीहरू बेरोजगारीहरू भइरहेका छन् त्यसले गर्दा पार्टि निस्किएको निस्किएकै गर्छ नानीहरू उता उता गइरहेकै हुन्छ त्यसले गर्दाखेरि अहिले नानीहरू बेसी पढेकोले उनीहरू पनि फ्रसटेसनमा आएर कति ड्रग्सहरू लिइरहेका छन् ती नानीहरूलाई र यो ड्रग्सलाई रोकथाम पनि छ तर अर्कोपट्टि धेरै बढेर पनि गइरहेको छ त्यो ड्रग्सहरू ल्याउने मान्छेलाई पक्रिन्छ तर भोलिपल्ट छोडदिहाल्छ त्यसले गर्दा त्यो ड्रग्सहरू बढेको बढेकै हुन्छ र यतापट्टि रोक्दा पनि त्यसरी रोकिन्छ आधाकल्चो रोकिन्छ र प्रसाशनले पनि रोक्ने कोसिसहरू गरिरहेको छ एनजिओहरू छ रोक्ने यो ड्रग्सलाई तर एकपट्टि रोक्छ अर्कोपट्टि फेरि धैरे नै निस्किहाल्छ